दाजु हामीलाई हाँसीमारा जानु छ हामी साथीहरू घुम्न सपिङ गर्न जानुआँटेको गाडी भाडा कति रुपियाँ लाग्छ हामी रेडी भएर बसेको छौँ तपाईँ फ्री हुनुहुन्छ भने लिन आउनुहोस् हामीलाई तपाईँहरू अब